हेलो भाइ खादिमबाट बोलेको अँ त्यहाँबाट तपाईँकोबाट जुत्ता ल्याएको थिएँ एकदम सजिलो लाग्यो लेसवाला र लगाउनु पनि सजिलो र अहिले लगाउँदैछु ठिकै छ सोलपनि राम्रो नरम लगाइरहेको छु ठिकै छ हलका आरामदायिक रहेछ धन्यवाद